विशेष गरेर है नेपाली भाषामा अन्य भाषाहरूको प्रभावबारे कुरा गर्नु पर्दाखेरि चाहिँ सुरूमा प्राचीन समयमा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ अध्ययनको भाषा है अथवा अध्ययन विद्वानहरूले पढ्ने भाषा चाहिँ संस्कृत नै मानिलिन्थ्यो संस्कृत नै पढ्नु पर्थ्यो सबैजनाले नै त्यतिबेला चाहिँ र नेपाली चाहिँ यो अहिले हामीले जुन चाहिँ बोल्दैछौँ यो भाषालाई चाहिँ एउटा पाखे भाषा अनपढहरूले बोल्ने भाषा भनेर भनिन्थ्यो त्यतिबेला यसलाई त्यसरी हेरिन्थ्यो तर जब भारतवर्षको प्राचीन ग्रन्थ रामायण चाहिँ हाम्रो आदिकवि भानुभक्तले हामीले यो बोल्ने नेपाली भाषा है सरल भाषामा चाहिँ उहाँले जुन अनुवाद गर्नुभयो त्यसपछि चाहिँ नेपाली भाषालाई पनि एउटा सम्मानको दृष्टिले हेरियो अनि यसलाई पनि पढ लेख गर्नेमा चलनमा ल्याइयो र अब सुरू नै आबो यसको अब संस्कृति संस्कृत भाषाबाट नै अब यासको जन्म भएको है सबै कुराहरू प्राचीन ग्रन्थहरू नेपाली भाषामा अनुवाद है भएको गद्यहरू यसले गर्दाखेरि संस्कृत भाषाको प्रभाव त पर्छै पर्छ त्यसबाहेक अब यहाँनिर मुगलहरूले भारत देशमा मुगलहरूले शासन गरेको कारणले गर्दाखेरि नै हो है हाम्रो भाषामा चाहिँ उर्दु भाषाको पनि प्रभाव परेको छ है र यसरी हाम्रो नेपालीमा पनि उर्दु भाषाको प्रभाव परेको छ र अहिले पनि है अब अब जस्तो अब हामी विशेष गरेर चाहिँ अब नेपालको नेपालीहरूले चाहिँ शुद्ध है एकदमै नेपाली बोल्ने गर्छ तर हाम्रो दार्जिलिङमा चाहिँ हामी भारतमा बसेको कारणले गर्दाखेरि होला यसको पनि एउटा अब देशको हाम्रो प्रभाव हाम्रो जन्म यहीँ भएकोले गर्दा चाहिँ हामी चाहिँ अब जन्मदेखि नै हाम्रो के अरे भाषाहरूमा चाहिँ अङ्ग्रेजी लाएर है अङ्ग्रेजी शब्दहरू लाएर बोल्ने चलन विशेष यहाँ हामी भारतीय नेपालीहरूको दार्जिलिङ्गे क्षेत्रकोहरूको चाहिँ हामी यो पाउँछौँ हाम्रो बोलीमा हाम्रो जनजिब्रोमा र यसैले गर्दाखेरि चाहिँ हाम्रो बोली है हाम्रो नेपाली भाषाको अब लेख्ने लेखनमा पनि नेपालको भन्दा चाहिँ अलगै प्रकारको एउटा हामी भिन्नता हामी पाउने गर्छौँ भयो कि भिन्नै हो